हेलो हेलो हजुर भन्नु होस् न हेलो मेम हो ए होइन मेम म चाहिँ छ नि एचएस सकेर अब के गर्नु भनेर नि मेम तपाईँसँग अलिक सल्लाह गर्नुको लागि पनि कल गरेको थिएँ के गर्नु मेम हजुर होइन त्यही त मेमलाई सोधौँ भनेर नि म चाहिँ हजुर अन्त मेम ठिकै हुनु हुन्छ हजुर अहिले त्यस्तो खास केही गरेको छुइनँ कि अन्त मेमलाई यसो एचएस सके पछि के गर्नु भनेर नि हजुर हजुर एचएस होइन हो अब एचएस सकेको छैन यो वर्ष हो कि एचएस सके पछि चाहिँ के गर्नु भनेर नि हजुर हजुर ए हजुर अन्त हुन्छ मेम हजुर अहिले पढिरहेको छु नि मेरो पुरा छ कि हजुर त्यही भएर पढिरहेको छु नि हजुर हजुर ए हजुर ए हुन्छ मेम मेम होइन मेम मैले त कलेज नगरौ भनेको हो उयो एयर होस्टेस पढौँ भनेर सोचेको थिएँ कि सोच्नु चाहिँ हजुर अब के हुन्छ हो अन्त त्यही भएर पनि हजुर हजुर त्यही त एयर हस्टेस गरौँ कि भनेर सोचेको तर त्यति फिक्स चाहिँ छुइनँ कि वा होटेल म्यानेजमेन्ट गर्छु त्यो पनि याद छैन हजुर खोइ मेम नगरौँ भनेर सोचेको थिएँ सोच्नु चाहिँ हजुर